वित रिगार्ड्स टु हेडफोन एट परचेस्ड अ विक अगो एयर पट्स रिगार्डिङ द कम्पनी अफ बोट तर जब मैले त्यो पर्चेज गर्दाखेरि के भयो भन्दाखेरि चाहिँ एक हप्ताभित्रमै त्यसको तपाईँको चार्ज पनि हुनु सकेन चार्ज पनि गर्नु सकिनँ मैले चार्ज पनि राम्रो भएन अन्त त्यो सेकेन्ड कपी भएको कारणले गर्दाखेरि मैले वारेन्टी पनि मैले त्यसको पाइनँ अनि मैले जुन दोकानमा मैले पर्चेज गरेको थिएँ दोकानको जो त्यहाँको मालिकले भन्नुभयो कि कि यो कम्पनीमा ब्याक चाहिँ गराइदिन्छु भन्नुभयो तर अहिले विदिन एक हप्ता बिति एक हप्ता बितिसक्दा पनि अहिलेसम्म कुनै पनि तिनीहरूकोबाट पजिटिभ एन्सरेबेलै आएको छैन यसै कारणले म यसमा चाहिँ एउटा एउटा नेगेटिब एक्सपिरियन्स चाहिँ यो बोटको जुन चाहिँ मेरो एड एयरपड मैले लिएको थिएँ त्यसमा चाहिँ धेरै म असु असुन्तुष्ट छु अनि अन्स्याटि अनि अनस्याटिसफाई छु